ज सबै पश्चिम बङ्गालभरिको कुरा गर्नुपऱ्यो भने त धेरै नै छ तर म मेरो मेरै जग्गा दार्जिलिङ कालिम्पोङकै कुरा गर्छु त्यसमा चाहिँ पर्यटकहरूले मनोरञ्जन गर्ने गतिविधिहरू चाहिँ केहरू हो भन्दाखेरि चाहिँ पहिलो त उनीहरू जुन हाम्रो यो हाम्रो प्रकृत्ति छ हाम्रो नेचर छ त्यसमा रमाउने गर्छ र अर्को कुरा चाहिँ के हो भनेदेखि उनीहरू जुन भिलेज क्याम्पिनहरू गर्छ अहिले त गाउँ गाउँमा अँ होमस्टेहरूको फेसिलिटिजहरू छ त्यसले गर्दाखेरि उनीहरू होमस्टेहरूतिर आएर बस्ने गर्छ र गाउँ गाउँमा उनीहरू घुम्ने गर्छ र ट्र्याभलिङ या क्याम्पिनहरू गर्ने गर्छ र त्यस्तै गर्दाखेरि हाम्रो हाम्रो जग्गामा कालिम्पोङमा एउटा मेन जग्गा चाहिँ मेन कुरा चाहिँ अहिले पर्यटकहरूलाई आकर्षित गर्ने चाहिँ के हो भन्दाखेरि प्याराग्लाइडिङ छ त्यसले गर्दाखेरि पर्यटकहरू एकदमै बेसी मनोरञ्जन गर्ने गर्छ यो प्यराग्लाइडिङहरूतिर र यो क्यामपिनहरू भयो या राफ्टिङहरू भयो अनि यो सब यो सबै छ